मैले दोस्रो प्रोडक्ट चाहिँ रियल मि फाइभ जी प्राइम टी किनेको थिएँ अनि यसको चाहिँ धेरै हिटिङ प्रबलम मैले थाहा गरेँ प्लस यसको क्यामेरा क्वालिटी पनि धेरै राम्रो छैन